हेलो लुगा लुगा यो दामहरू कस्तो कस्तोहरू होला गरममा लगाउने लुगाहरू यस्तो ठन्डा लुगा अब यस्तो पातला अब यस्तो जामाहरू नानीहरूको लागि अब यस्तो ठन्डा खालको यो हाफ्पेन्ट सेन्डो गन्जीहरू कम हुँदैन ए त्यही लिने भनेर सोधेको नि भोलितिर आउँला दोकान हेर्नुपर्यो कपडाहरू के कस्तो छन् अब आएर हेर्नुपर्यो नि लुगाहरू के कस्तो छ अब चाहिएको त धेरै छ नानीहरूको लागि आफ्नो लागि ल राख्नुपर्ने होइन मैले मैले काट्नुपर्ने